हेलो गुड मर्निङ को बोल्नुभएको

हो हो हो अ बिइङ अ क्याप्टन तपाईँले अब त्यसको त याद राख्नैपर्छ फुटबलको चारैतिर विचार गर्नुपर्छ कुन पोस्टसँग तपाईँको राम्रो छ कुन कमजोरी छ हो किपर तपाईँको कतिको मजबुत छ तपाईँको स्टप्पर कतिको मजबुत छ अगाडिको जो फरवर्ड लाइनहरू कस्तो छ तपाईँले याद गर्नुहोस् त्यो याद गरेर को कमजोरी छ तिनीहरूलाई त अब कोच दिनै पऱ्यो कि पास गर्नुपर्छ वान टच खेल्नुपर्छ कसैले आफै डुब्लिङमा आफूसँगै राख्नु हुँदैन बललाई कहिले पनि आफै एक्लै गोल हालेर गर्छु भन्ने त्यो नहेरेर टीमलाई नै टीमले नै गोल हालेको आफूले गोल हालेको वा अरूले गोल हाल्यो तर सबै हो टीमले नै जित्छ र यस प्रकारले एकलैले नगरेर फर्वार्डलाई स्ट्राइकरलाई पनि सिकाउनु पऱ्यो यो प्रकारको नलेज सिकायो स्ट्राइकरले पनि एक्लै गोल नहालेर मौका मतलब जहाँ त्यो सुविधा छ अरूलाई दिएर झट्टै गोल हाल्न सक्ने प्रयास गर्ने हो त्यो गर्नु अरू त्यस त्यस्तोमा डिफेन्स डिफेन्स कमजोर छ भने फोर थ्री फोर थ्री थ्री गरेर खेलायो भने पनि भयो नि अँ फोर थ्री थ्री गरेर डिफेन्सलाई डिफेन्समा फोर राखिदियौँ मिडलमा फोर टु फोर टु फोर फोर टु फोर खेले पनि भयो नि फोर राखिदियो बिचमा दुईजना राख्दियो अन्त सेन्टरमा दुईटा सेन्टर राख्दियो चारवटा राखिदियो त्यसो गर्दा चारवटा हुन्छ डिफेन्स तिनवटा नगरेर चारवटा गरिदिनुहोस् त्यसले गर्दा स्ट्रङ भइहाल्छ अँ सबैलाई हेर्नुपर्छ स्टामिनाहरू भएकोहरू अब खेल्दाखेरि चाहिँ अब प्लेयरहरू चाहिँ जब हामी एघारजनाको प्लेयर हुन्छ अब त्यसमा तपाईँले चाहिँ सोह्रजनालाई चाहिँ पर्फेक्ट बनाइराख्नु पऱ्यो दुइटा किपर दुइटा किपरलाई पर्फेक्ट बनाउनु पऱ्यो एउटा भइगो अन्त अरू टिममा ऊ यो एघारजनामा दसजना खेल्छ दसजना खेल्दाखेरि कसैलाई चोट लागिहाल्यो यस्तो भइहाल्यो भने फेरि त्यसको रिजर्भको लागि चाहिँ चार पाँचजना चाहिँ उनीहरूलाई पनि सँगसँगै बराबर राख्नुपर्छ पर्छ दुई प्रकारले हुन्छ जहाँतिर कमजोरी छ त्यहाँतिर चाहिँ मेन पवर बेसी हाल्यो जहाँतिर चाहिँ कडा छ त्यसमा चाहिँ कम्ती हाल्दा पनि भयो त्यस्तो प्रकारले खेल्दाखेरि चाहिँ सबैजना चाहिँ अगाडि पनि खेल्नु पर्ने हो पछाडि पनि सबै त्यसले गर्दाखेरि चाहिँ राम्रो हुन्छ